अखबार पढ्नाले देश देशका कुराहरू जान्न सकिन्छ देशमा के भइरहेछ देशको हाल कस्तो जान्न कस्तो छ जान्न पाइन्छ देशभित्र राज्यहरूको हाल जान्न सकिन्छ देशको स्थिति अनि राज्यहरूमा अनि आफ्नै देशभित्र या त अरू देशहरूमा पनि के कस्तो खालको समयहरू भइराखेको छ त्योहरू जान्न सकिन्छ अनि अखबार पढ्दाखेरि हाम्रो पढ्ने एउटा कन्फिडेन्स पढ्ने फ्लुएन्सीहरू बड्ने आदत हुन्छ बढाउन सकिन्छ हामीले देशमा पोलिटिकल सिच्युएसनहरू अनि देशको जति पनि जति यो व्यापार वाणिज्यको कुराहरू यी सबै कुराहरू जान्न हामीले एकमुष्ठमा पत्र पत्रिकाहरूबाट जान्ने मौका पाउँछौँ त्यसैले पत्र पत्रिकाहरू पढ्नु हाम्रो लागि धेरै नै राम्रो छ अनि हामीलाई फाइदा पनि छ यसबाट जब हामीले पत्र पत्रिकाहरू पढ्छौँ जुन कागजहरू छ त्यो पनि हामीले दोस्रोपल्ट पनि प्रयोग गर्न सकिन्छ त्यसलाई दोस्रोपल्ट पनि फेरि प्रयोगमा लगाउन सक्छौँ यसरी हामीलाई धेरै फाइदा फाइदाको कुरा छ यसबाट चाहिँ अनि हामीले आफ्नो जति पनि देशको कुराहरू राज्यभित्र अनि हाम्रो विभिन्न जाति विभिन्न भाषीहरू बसोबासो गर्ने देश भएको कारण ती हरेक कम्युनिटीमाथि जे जस्तोहरू भइराखेको छ त्यो कुराहरू पनि हामी जान्न सक्छौँ पत्र पत्रिकाद्वारा